हाम्रा युवाहरू अहिले जुन प्रकारले संस्कृत सांस्कृतिक परम्परालाई एकदमै भुलेर गइसकेको छ अहिलेको नानीहरूलाई जुन प्रकारले पहिला पहिलाको बाजे बोजूहरूले मिठो मिठो गीतहरू गाउँथे मिठो मिठो सङ्गीतहरू सुनाउँथे तर अहिलेको नानीहरू त्यस्तो मन पराउँदैन अहिलेको नानीहरू एकदमै बिग्रिएर गइसकेका छन् संस्कृतिहरू बिर्सिएर गइसकेका छन् अब अहिलेको संस्कृ संस्कृतिमा अहिलेको संस्कृति गान भजनहरू पनि बिर्सि सकेर गएको छन् आफ्नो पोसाकहरू पनि बिर्सिएर गइसकेका छन् हाम्रो नानीहरूले अहिलेको नानीहरूलाई इङ्ग्लिस गीतहरू ऱ्याप गीतहरू मात्रै मन पराँउछन् उहिले उहिलेका जुन चाहिँ मारुनी गीतहरू मा मादले गीतहरू झ्याउरे झ्याउरेहरू समलाहरू सबै बिर्सिएर गइसकेका छन् तर अब के भन्नु र अब अहिलेको नानीहरूलाई हामीले भन्दाखेरि पनि सुन्दैनन् र अब अहिले यो नानीहरूलाई हामीले हाम्रो संस्कृतिको लागि हामीले सिकाउनु पर्छ यिनीहरूलाई राम्रोसँग अगाडि बढाएर लानुपर्छ अहिलेको युवा पिँढीहरूले एकदमै आफ्नो संस्कृतिहरू बिर्सिएर गइसकेका छन् एकदमै भेषभूषाहरू पनि छोडिसकेका छन् र हामीले अब आफ्नो संस्कृति आफ्नो भेषभूषाहरू बिर्सिनु हुँदैन र हाम्रो युवापिँढीहरूलाई पनि हामीले पोसाकहरू लगाउनु लगाउनु पर्छ आफ्नो संस्कृतिहरू जोगाउनु पर्छ आफ्नो भेषभूषाहरू आफ्नो जुन चाहिँ संग् सङ्गीतका जति पनि वाद्यबदनहरू पनि हामीले हाम्रै प्रकारले चलाउनु पर्छ अहिले त गिटारहरू ड्रमहरू बजाएर हाम्रो पिँढीहरू संस्कृति एकदमै अङ्ग्रेजी भएका छन् र अब यो युवापिँढीहरूलाई हामीले गिटारहरू ड्रम बाजाहरूदेखि अलिकति टाढा राखेर आफ्नो संस्कृति मादलहरू डम्फुहरू नौमती बाजाहरू पनि ऊ गराउनु पर्छ गर्नुपर्छ र यस यस कारणले गर्दाखेरि हामीले हाम्रो पिँढीहरूलाई हामीले पिँढीहरूलाई हामीले सिकाउनु पर्छ आफ्नो मादल बजाऊ आफ्नो डम्फु बजाऊ आफ्नो च्याब्रुङहरू बजाऊ सारङ्गीहरू छन् मुर्चुङ्गाहरू छ यो सबै हाम्रो युवापिँढीहरूले बिर्सिएर गइसकेका छन् र हाम्रो युवापिँढीहरूले सिक्नुपर्छ आफ्नो सङ्गीत क्षेत्रमा सङ्गीत को कुराहरू हाम्रो युवापिँढीहरूले गायन भजनहरूमा ध्यान दिनुपर्छ देउसी भैलोहरू पनि हाम्रो युवापिँढीहरूले बिर्सिसकेका छन् देउसी भैलोहरू अब यिनीहरूलाई हामीले अगाडि लगाएर सिकाएर यिनीहरूलाई अगाडि बढाउनु पर्छ युवापिँढीहरूले एकदमै बाजे बोजूहरू पुर्खाहरूको कुराहरू सुन्नुपर्छ र अहिलेका युवा पिँढीहरूले आफ्नो जिन्स प्यान्टहरू लगाएर नानाभाँती अङ्ग्रेजी कुन्डलहरू लगाएर हिँडिराखेका छन् र अब हाम् हाम्रो पिँढीहरूले हाम्रो पिँढीहरूले यो सबै कुरो बिर्सिएर आफ्नो भेषभूषाहरू लगाउनु पर्छ आफ्नो संस्कृति बचाउनु पर्छ संस्कृति बाँचे जाति बाँच्छ भन्ने कुरो हामीले बुझ्नुपर्छ र मो युवापिँढीहरूलाई त्यही नै भन्छु हाम्रो संस्कृति मेन खस्किँदो संस्कृतिहरू हामीले बचाएर राख्नुपर्छ र युवापिँढीहरूलाई हामी आफ्नो संस्कृतिलाई बचाएर राख भनेर हामीले बारम्बार भनि राखेका छौँ यसै कारणले गर्दा हाम्रो भाषाहरू पनि युवापिँढीहरूले बिर्सिसकेका छन् भाषाहरू पनि हाम्रो आफ्नो पिड् आफ्नो युवापिँढीहरूले सिक्नुपर्छ राम्रो भाषा बोल्नुपर्छ राम्रो लेख लेख्नुपर्छ र जत्ति पनि हाम्रो युवापिँढीहरूले अहिले अङ्ग्रेजी भाषालाई अगाडि बढाएर लगेका छन् अङ्ग्रेजी भाषा लाई महत्त्व नदिएर चाहिँ हाम्रो आफ्नो नेपाली आफ्नो गोर्खे भाषाहरूलाई चाहिँ अगाडि बढाउनु पर्छ र आफ्नो भाषा लाई हामीले अगाडि के अरे बढाउनु पर्छ भनेर युवापिँढीहरूलाई मैले हामीले सम्झाएको छौँ र हाम्रो संस्कृतिहरू गीतहरू बाह् बाजाहरू पनि हामीले युवापिँढीहरूलाई सिकाउनु पर्छ मादल बजाउनु सिकाउनु पर्छ मुर्चुङ्गा बजाउनु सिकाउनु पर्छ यस्तै प्रकारले के अरे हाम्रो देउसी भैलोहरू पनि दसैँ तिहारतिर खेल्न लगाउनुपर्छ हाम्रो संस्कृति अहिले सबै युवापिँढीहरूले बिर्सिएर गइसकेका छन् र युवापिँढीहरूले त्यही भन्छु कि हाम्रो संस्कृति बचाएर राख्नुपर्छ हाम्रो संस्कृति झस् झल्काएर जानुपर्छ आफ्नो भेषभूषाहरू लगाउनु पर्छ आफ्नो संस्कृतिहरू सबै बचाएर राख्नुपर्छ संस्कृति बाँचे संस्कृति बाँचे हाम्रो के अरे जाति पनि बाँच्छ भन्ने बाँच्छ संस्कृति बाँचे हाम्रो जाति बाँच्छ